छब्बीस एप्रिल उन्नाइस सय चौरानब्बे सोह्र अक्टोबर उन्नाइस सय एकानब्बे अठार अगस्ट उन्नाइस सय अठसी पाँच डिसेम्बर उन्नाइस सय चौँसट्ठी पन्ध्र अगस्ट उन्नाइस सय एकहत्तर